अब पहिला गाउँदेखि पारि र गाउँदेखि माथि यी गाई गोरु बाख्रा चराउने जग्गाहरू थियो तर अहिले जसरी अब वन जङ्गल मासिँदै गयो त्यसकारणले गर्दा चाहिँ वन विभागले त्यो जग्गाहरूमा गाई बाख्रा चराउन रोक लगाइदियो त्यसैले गर्दा अब जङ्गल पनि मासियो गाई गौ चरनहरू हरायो त्यसैले घाँस पातहरू पनि कम्ती भयो र अब चरनमा खाने घाँस पातहरू नै अब पशु प्राणीको लागि दबाई हुन्थ्यो त्यो पनि बन्द भयो र अझै अब बारीमा हुने अन्नबाली पनि घट्यो यो अब भनौँ खराब हावा पानी अब यो प्रतिकूल मौसमको कारणले गर्दा पानीको अभावले गर्दा नै अब यो अन्नबालीहरू पनि घट्यो र जङ्गलहरूमा पनि पानीको अभावले खोला नालामा जुन प्रकारले पानीहरू घट्दै गयो त्यसैले अब जङ्गलमा पनि घाँस पातहरू मासिँदै गयो र अझै के भयो भन्दा अब जसरी त्यो अन्नबालीहरू घाँस पातहरू र चरनहरू घट्दै गयो त्यसैले पशुलाई दिने दाना पानी जुटाउन पनि गाह्रो परिरहेको छ र अब केही समय त यस्तो हुन्छ गाउँ बस्तीमा देसन लाग्छ जसले गर्दा चाहिँ पालेको पशु धेरै मात्रामा अब मर्दछ र यसले गर्दा चाहिँ अब हाम्रो भेगमा पशु पालनहरू निकै नै कम्ती भइरहेछ र यसको कारण चाहिँ अब सिधै भनौँ यो खराब हावा पानी प्लास्टिक पानीको अभाव अन्त यो वातावरणमा परिवर्तनको कारणले पनि पशु पालन अब निकै नै कम्ती भइरहेको मलाई लाग्छ